अँ रामु भाइ गुड आफ्टरनुन गुड आफ्टरनुन अनि के गर्दैछौ ए म पनि ठिकै छु होइन म यसो फाइल हेर्दै थिएँ कि इम्प्लोईहरूको हाम्रो यसो हेरेको त तिम्रो रिकोर्ड त राम्रो रहेछ तिमीले काम त एकदमै राम्रो गर्नु हुँदोरहेछ भाइ अनि म यसो सोच्दै थिएँ है दसैँ पनि आइसके छ आइसकेको रहेछ त्यो आजैसम्म म चाहिँ सोच्दै थिएँ तिम्रो अलिकति जुन चाहिँ तिम्रो जुन चाहिँ स्यालेरी पाउँदैथ्यौ अलिकति बढाउँ भनेर सोच्दैछु है सो तिमीले कति पो पाउँदैछौ अहिले ए पाँच हजार छ ए ल ल होइन कि मलाई चाहिँ तिम्रो काम एकदमै मनपर्यो हो र म तिम्रो चाहिँ अब स्यालेरी बढाएर सात हजार चाहिँ गरिदिँदैछु ल नेक्स्ट मन्थदेखि चाहिँ तिमीले सात हजार लैजाऊ नि ल हजुर के भन्नु भयो होइन नि अब अब कम्पनी पनि हेर्नुपर्यो नि त अब हाम्रो कम्पनी पनि चल्नुपर्यो सबै हेर्नुपर्यो नि त अब सबैको खर्च हेर्नुपर्यो होइन ठिकै छ तिमीले काम पनि राम्रो गर्दैछौ है अझै राम्ररी काम गर न म नेक्स्ट इयरतिर बढाइदिन्छु नि म त्यति कम्पनीलाई पनि त्यति प्रोफिट भयो भने चाहिँ म बढाइदिन्छु नि अलिक राम्ररी काम गर अझै है र अहिले त अब दस त बढाउनु साह्रो छ है अब कम्पनीको पनि हेर्नुपर्यो नि त कम्पनीको पनि खर्चा हुन्छ फेरि प्रोफिट पनि हेर्नुपर्यो है त्यति इम्प्लोइ छ अँ कुन चाहिँ फाइल होला ए हजुर हजुर ए हजुर हजुर त्यो त्यो फाइल हजुर ए त्यसमा के पो थियो हुनु त त्यो प्रब्लम के पो थियो हजुर म्युन्सिपाल्टी यसको कम्प्लेन आउँदैछ क्या हो ए ल ल भनेपछि के प्लास्टरहरू गर्नुपर्छ होइन अरू के कति खर्चा लाग्छ होला बजट कति छ होला ए ल ल म यसो हेर्छु कि म फाइल पढ्दैछु अनि म तिमीलाई पठाइदिँदैछु नि ल ए ल ल स्यालेरीको चाहिँ तिमी टेन्सन नगर न हो अर्को वर्षसम्म म दस हजार बढाइ तिमी काम मात्रै अलिक राम्ररी गर न बुझ्यौ काममा अलिकति ध्यान देऊ है हुनु बुझ्छु नि म महँगाइ चल्दैछ छोराछोरीहरूको फिस भर्नुपर्छ त्यहाँबाट अब के गर्नु हाम हाम्रो पनि माथिबाट हेर्नुपर्छ है माथिको हामीले सुन्नुपर्यो हुन्छ ल ओके ल भाइ